हाम्रो दार्जिलिङ जिल्लाको हावा पानी एकदमै राम्रो छ

मौसममा चाहिँ यो रेनी सिजन पानी झरीमा चाहिँ केही डरहरू हुने गर्दछ किनभने भेल पैह्रोहरू आउँछन् केही दिनअघि मात्रै सिक्किममा ग्लेसियर फुटेर त्यहाँबाट फ्लड आएको थियो र निकै मान्छेहरूले ज्यान गुमाउनु पऱ्यो धेरै क्षति पनि भयो हाम्रो सिक्किमको दार्जिलिङको बासिन्दाहरूलाई र यो बर्खाको समयमा चाहिँ निकै नै बाटोहरू बिग्रिने गर्दछ अनि यो रुखहरू लडेर हाम्रो बिजुलीको तारहरू पनि चुँढाएर निकै दिन बिजुली बत्ती समस्या हुने गर्दछ